हेलो हजुर दादा हजुर म भर्खर तपाईँलाई अर्डर दिने बोलेको कि सान्या खवास हजुर मैले तपाईँलाई त्यो अर्डर दिएको त मेरोमा अर्कै अर्डर आएछ कि मैले खासमा मैले अर्कै मगाएको थिएँ हजुर मैले खासमा चाहिँ यो मगाएको थिएँ कि चिकन चिल्ली हजुर अन्त तपाईँले चाहिँ तपाईँहरूको दोकानबाट चाहिँ मलाई रङ आएछ हजुर पनिर चिल्ली आएछ कि अन्त त्यो रिटर्न गर्दा हुन्छ हजुर ए हुन्छ टाइम लाग्छ ए कति जस्तो टाइम लाग्छ ए हजुर हजुर ए हुन्छ म तपाईँलाई कल गरेर भन्छु नि ल

हजुर एकछिनमा कल गर्छु कि म तपाईँलाई अन्त त्यहाँ पछि रिटर्न गर्दा हुन्छ है त्यो सामान होइन अन्त तपाईँहरूले यो कस्तो उल्टा पठाइ दिनुभएको सधैँ अर्डर गर्नेलाई पनि अन्त यो त हजुर ए हुन्छ हुन्छ हजुर ए हुन्छ उसो भए आएर चाहिँ त्यो अर्डर लानुहोस् अन्त मलाई मेरो अर्डर दिनुहोस् न ल हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद